मलाई त्यति मलाई चाहिँ त्यति पौडी खेल्नमा रुचि पनि छैन मलाई त्यति आउँदैन पनि र म पौडी खेल्न भनेपछि चाहिँ अलिक डराउँछु र म त्यो खोलाको छेउछाउतिर पनि बेसी जादिनँ खोलाको नजिकैमा गएर त्यो बिचतिर पुगेर पौडी खेल्ने इच्छा पनि गर्दिनँ कोही कोही बेला यसो जाँदाखेरि खोलाको सम समुन्द्रको नदीको छेउ छेउ जो त्यो छेउ छेउमै यसै स्नान गरे जस्तो गरेँ ती नै साइडमै मजा लिइहाल्छु म यसो गर्दा गर्दै क कतिजना मेरा साथीहरू त छेउबाट बगेर गए न म तिनीहरूलाई बचाउन जान पनि सकेँ त्यो आफूलाई आइडिया नभएपछि उनीहरूलाई बचाउन जान पनि भित्रबाट आँट साहसै आउँदैन अन्त आफूलाई कठिन लाग्छ त्यो देख्दैखेरि कसरी आफू जाने र कसरी बचाउने भन्ने पनि अब त्यति यसमा रुचि पनि राख्दिनँ मलाई साह्रै पानीदेखि त्यो समुन्द्रसँग अलिक डर डर पनि लाग्छ